हेलो अविनाश बोलेको कस्तो छस् ठिकै छस्

स्कुल जाँदैछस् मैले एउटा सर्ट किनेको थिएँ स्वेट सट किनेको थिएँ कि त्यो कस्तो छ हेर न ल फोटो पठाउँछु तँलाई मैले मैले वाट्सएपमा कि अनि खोइ तँलाई तँलाई पनि किन्नु मन छ भने तोम आइज न म सानो कम्ती दाममै मिलाइदिउँला

प्रोडक्ट कस्तो छ हेर ल म तँलाई वाट्सएपमा पठाउँछु नि अहिले